हाम्रो कालिम्पोङमा एउटा स्थानीय खेलकुद एउटा मनोरञ्जनको विषयमा कुरा गर्नुपर्दाखेरि फर्स्ट त अब प्रथममा त त्यही अब कालिम्पोङको मेलाटारमा जुन फुटबल खेलाइन्छ अब कालिम्पोङ जिल्लाको बासिन्दा यहाँको मानिसहरू एकदमै खेलप्रेमी छन् होइन खेलकुदप्रेमी छन् त्यसैले गर्दा फुटबल एकदमै रुचाउँछन् यहाँका मा मानिसहरू फुटबल खेला मनपराउँछन् त्यसले गर्दाखेरि सबभन्दा मुख्य आक आकर्ष आकर्षणको खेल नै खेलमा फुटबल नै आउँछ कालिम्पोङ जिल्लाभित्र अनि साथसाथै एउटा सांस्कृतिक प्रोग्रामहरू भनौँ भने अब जस्तो कालेबुङ को त्यही मेलैटारमा अब बैशाखी मेला लाग्छन् माघे सङ्क्रान्तिमा मेला लाग्छन् यो बैशाखी मेलामा यो सङ्क्रान्तिको मेलाले चाहिँ के दर्साउँछ भन्दाखेरि यहाँको जातीयता आफ्नोपन यहाँको संस्कार संस्कृतिहरूलाई चाहिँ जगेरा गरेर अघि लाने एउटा त्यो मेलाहरूले त्यो सांस्कृतिक कार्यक्रमहरूले दर्साइरहेको नि छ आजसम्म होइन त्यसले गर्दाखेरि अब कालिम्पोङको अब कतिवटा यस्तो थुप्रै फेस्टिबलहरू हुन्छ जस्तो स्ट्रिट फुड भयो त्यसमा नाना थरीका खाना खानपिनहरू पाइन्छ त्यसमा अब कालिम्पोङबासी सब एकजुट भएर चाहिँ त्यसलाई चाहिँ सफल पार्छन् नि त किनभनेखेरि अब एउटा आफ्नो जातीय आफ्नो ठाउँको पहिचानको लागि त्यस्तै त्यस्तै त्यस्तैमै पनि एउटा आउँछ अहिले बिहिबारे हाट पनि यो पनि एउटा हाम्रो सांस्कृतिक भित्र नै पर्छ यो होइन यसले नै हामीलाई कालिम्पोङ जिल्लालाई अघि बढाउने र अफ्नो संस्कार संस्कृतिलाई चिनाउने थुप्रै यस्तै चिजहरू चाहिँ अब यहाँनिर हामीले देख्न पाइन्छन् कालिम्पोङ जिल्लाभित्रमा